हामीले मुर्तीहरू चाहिँ बनाएको छैन है चाडबाडमा हामी पूजाहरू गर्दा जस्तै दुर्गा पूजा भयो स्वरस्वती पूजा भयो लक्ष्मी पूजा भयो त्यसमा चाहिँ हामीले मुर्ती ल्याएर घरमा उसलाई उनीहरूको कपडाहहरू लगाएर हामीले पूजा चाहिँ गर्दछौँ मुर्ती बनाउने प्रयास चाहिँ अहिलेसम्म गरेको छैनौँ तर हामीले यहाँ घरदेखि अलिकति अगाडि आधा किलोमिटर अगाडि गएर मुर्तिहरू बनाउनु हुन्छ उहाँबाटै ल्याएर हामीले घरमा ल्याएर पूजा गर्ने अवसर गर्दछौँ